हाम्रो क्षेत्रमा चाहिँ है मैले जानेको है देखी नै महिलाहरूको भुमिकामा चाहिँ है परिवर्तनहरू आएको छ जस्तो लाग्दैन कारण पहिला हाम्रो है बाजे बराज्यूहरूदेखि गरी है आएको जुन रीति रिवाजहरू छ है अहिले पनि आमाहरूले महिलाहरूले त्यही कुरालाई नै जारी राखिराखेको छ र है खाना पकाउन है कतिपय है घरहरूमा प्रायः महिलाहरूले नै आफ्नो पारिवारिक कुराहरू सम्हालेर आइराखेको छ र अहिले वर्तमान समयमा भने चाहिँ है तर महिलाहरूलाई धेरै कामहरू गर्नमा अध्ययनहरू गर्नमा चाहिँ एकदमै है स्वतन्त्र छ है मानिसहरू है परिवारको आमा बाउले छोरीहरूलाई श्रीमानले श्रीमतीहरूलाई है अहिलेको समयमा चाहिँ समयको परिवर्तनसँगै नै है बाहिर गएर काम गर्ने है बाहिर गएर अध्ययन गर्ने त्यो कुराहरूमा चाहिँ अहिले चाहिँ है धेरै अब एउटा पुरुष जातिहरूले एउटा स्त्रीहरूलाई चाहिँ है साहयता गरिराखेको पाउँछौँ र त्यो कुराहरूमा है अहिलेसम्म कुनै पनि बादाहरू है सामना गर्नु परेको छैन अहिले मानिसहरूलाई है मानिसहरूले है महिलाहरूलाई चाहिँ एकदम छुट दिएको छ है जति कामकुरोहरू चाहिँ एउटा पुरुष जातिले एउटा घरको बाउले एउटा श्रीमानले गर्नु सक्छ है त्योभन्दा बढ्ता है काम गर्ने क्षमता पनि है अहिले चाहिँ महिलाहरूले यो दिनहरूमा पाएको छ कानुनले पनि हामी स्त्री जातिहरूलाई धेरै उच्च दर्जामा राखेको छ र प्रायः कानुनहरू पनि है महिलाहरूको है बारेमा धेरै कानुनहरले पनि है अहिले चाहिँ सहायता दिएको छ जस्को कारणले गर्दा चाहिँ हामीलाई बाहिर गएर हामीले अध्ययनै गर्नु परे पनि कामै गर्नु परे पनि है कुनै पनि कुराले हामीलाई रोक्न पनि सकेको छैन र परिवारको सदस्य आमा बाउले है श्रीमानहरूले पनि है नरोकेको अवस्थाहरू छ त्यसै कारण महिलाहरूले चाहिँ कुनै पनि सामना चाहिँ गर्नु परेको छ जस्तो लाग्दैन तर कतिपय कुराहरूमा चाहिँ है हामीले होसियारी अप्नाउनु पर्ने हुन्छ कोहीबेला हामी एक्लै यात्रा गरिरहदाखेरि है हामीले कतिपय समाजको है कुलतबाट कुसङ्गतको कुराहरूबाट है नराम्रो मान्छेहरूबाट है हामीले बाँचेर हिँड्नु चाहिँ पर्छ तर त्यो बाहेक चाहिँ घरबाट चाहिँ है कुनै प्रकारको है बाधाहरू चाहिँ है हामी आमा दिदी बहिनीहरूलाई अहिलेकोसम्म चाहिँ है भएको छ जस्तो चाहिँ लाग्दैन